जनावरहरूबाट रोगथामको लागि हामी आफ्नो खेतमा पुतलाहरू बनाएर राख्छौँ र हामी आफ्नो पुतलाद्वारा हामी खेतलाई बचाउने गर्दछौँ हामी त्यहाँ मुजुरहरू पनि आउने गर्दछ र मुजुरले बिरुवासँगै उखेलेर खाइदिने गर्छ अनि बाँदरहरू आएर बाँदरहरूले सबै नै पातहरू सबै खाइदिने गर्छ र हाम्रो खेतमा धेरै धेरै जनावरहरू आउँछ र क्षति पुर्याउने गर्छन् र हामी पुतला बनाएर हामी राख्छौँ र हाम्रो खेतलाई हामी बचाउने गर्दछौँ